हेलो म कुञ्जनी प्रधान बोलेको हो तपाईँहरू एमेजन फ्यासिलिटीबाट बोल्नुभएको हो मैले आज एमेजनबाट नि एउटा बुक मगाएको थिएँ अन्त भनौँ भने बुक राम्रो छ लाइक पेजेसहरू पनि ज्यादा छ अन्त क्वेसन्सहरू पनि ज्यादा छ च्याप्टर च्याप्टरवाइज पनि राम्ररी एक्सप्लेन गरेको छ सबै टपिकहरू प्राय अनि बुकको कभर पनि राम्रो छ हार्डकभर रहेछ अन्त राम्रो लाग्यो बुक अनि मजाले एक्सप्लेन गरेको छ अथरको बारेमा पनि क कति कुन चाहिँ एडिसन हो कति हो अफोर्डेबल छ प्राइस तर मैले जब पढ्दै गएँ नि बुक अनि मैले प्रब्लम्सहरू म्याथको बुक थियो अन्त मैले प्रब्लम्सहरू सल्भ गर्दै जाँदाखेरि चाहिँ प्रब्लम्सहरू चाहिँ बित्था बित्थाको लाइक रङ रङ रङ सल्भ गरेको छ उनीहरूले त्यो एडिट गर्दा हेरेन होला तर प्राय फिफ्टी पर्सेन्ट क्वेसन्सहरू नै रङ छ

तपाईँ अब मान्छेले तपाईँलाई मान्छेले अब एमेजनलाई विश्वास गरेर बुकहरू मगाउँछ नि त अन्त अब यसरी तपाईँले कस्टमरलाई त यसरी झुक्क्याउनु त भएन नि त रङ अब क्वेसनहरू सल्भ गरेको मै बुक एन्सर्सहरू दिएर होइन अन्त मलाई तपाईँको बुकमा चाहिँ यही ड्रब्याक लाग्यो एकपल्ट अब न्यु एडिसन बनाएर चाहिँ क्वेसनहरू चेक गरेर चाहिँ रिसेल गर्नुहोला